संस्कृति संरक्षणका निम्ति मेरो के सुझाउ छ भन्दा अब संस्कृति संरक्षण कसरी हुन्छ वेशभूषा लगा लगाएर मात्र संस्कृति संरक्षण हुने कुरा होइन हाउभाउ रहनसहन जुन चाहिँ एउटा जिउने शैली छ मान्छेको त्यसमै परिवर्तन आएको छ सालमा एकपल्ट दसैँ तिहार अथवा आउँछ र त्यति बेला हामी एकदमै आफ्नो कल्चर ट्रेडिसनल अँटाएरमा हामी बसेको हुन्छौँ र त्यतिले मात्र संस संस्कृति संरक्षण हुने होइन र यसका लागि हामी बाहिर पाश्चात्य अन्य देशहरूबाट आएको संस्कृति संस्कारलाई बहिस्कार गर्नुपर्छ आफ्नो निजी जुन चाहिँ मौलिक संस्कृति संस्कार छ त्यसलाई नै हामीले अनुसरण गर्नुपर्ने हुन्छ र यो कुनै विशेष चाडपर्वमा मात्रै देखाइने कुरा होइन यसका लागि हामीले सधैँ नै हामीले यसरी अनुसरण गरिरहेको हुनुपर्छ र मान्छे अहिले वर्तमान समयमा बाहिरी कुराले धेरै प्रभावित भएर हाम्रो संस्कार संस्कृतिमा धेरै नै बाधा देखा परिरहेको छ र त्यो एकदमै हाम्रा निम्ति एउटा नराम्रो पक्ष हो त्यसैले संस्कृति संरक्षण गर्न हामीले विशेष चाड पर्खिनु पर्दैन र हामीले सधैँभरि नै यसलाई संरक्षण गर्नसक्छौँ अन्य कुराहरूबाटमा प्रवेश नगरी आफ्नो निजी कुराहरू चलाउनु नै यो संस्कृति संरक्षण हुने धेरै महत्त्वपूर्ण पक्षहरूमध्ये एउटा हो